साथी कस्तो छौ हेरेन न अस्तिको हप्ता किनेको ज्याकेट राम्रो रहेछ क्वालिटी मेटेरियलहरू तिमीलाई मन पर्छ होला मजाको छ अस्ति लुक्सबाट किनेको राम्रो रहेछ प्रडक्ट